हजुर भन्नुहोस् ए हो त केही सब्जीहरू चाहिएको थियो हजुर हजुर हजुर हजुर ए अहिले तपाईँको आलु त बिसको बिसै छ बडेको छैन हो तपाईँको बोरामा लानुभयो भने पनि बिसै हो तपाईँको प्याजको दाम चाहिँ तपाईँको अहिले निकै बडेको छ तपाईँको असी रुपियाँ केजी भएको छ प्याज तपाईँलाई बोरामा म अलिअलि मिलाइदिनु सक्छु हो अन्त टमाटर चाहिँ तपाईँको चालिस छ के के लानुहुन्छ अरू हजुर हजुर अन्त बिसै पर्छ अब तपाईँलाई उन्नाइस चाहिँ गरिदिनु सक्छु अलिक घटायो भने चाहिँ फेरि हेर्नु मेरो गाडी गाडी भाडा पनि त्यतिकै लाग्छ हो अन्त यो दाम चाहिँ अस्तिदेखिन्को त्यति नै छ हजुर हजुर हजुर हजुर हजुर तपाईँलाई होइन म राम्रो राम्रो छानेर दिन्छु नि कि राम्रो राम्रो छानेर दिन्छु नि अँ चाहिँ त्यसो भए मिलाएर म अठार चाहिँ गरिदिन्छु नि हुन्छ हजुर कति गरेर दिनु पर्ने ए हजुर हजुर पन्ध्रको चाहिँ तपाईँको म एउटा अर्को खालको आलु छ कि त्यो चाहिँ मिलाइदिनु सक्छु यो हाम्रो पहाडे आलुको कुरा गर्दै थिएँ कि मैले चाहिँ अघि चाहिँ कि तपाईँलाई मधेसबाट आएको नै आलु नै मिलाइदिन्छु नि ल पन्ध्रमै हुन्छ हजुर हजुर हजुर प्याज चाहिँ तपाईँको असी छ केजीमा चालिस केजी जस्तो हजुर सत्तर गरेर हालिदिन्छु नि ल दस रुपियाँ घटाइदिँदैछु केजीमा कि तपाईँको अब दस हजुर चार सय जस्तो नै अब घटिहाल्छ है हजुर सिमी त छ कि तर अब त्यति साह्रो ज्यादा चाहिँ छैन अहिले हाम्रोमा आठ केजी नौ केजी चाहिँ छ सिमी त त्यही हो हाम्रो बिस रुपियाँ पवा बेच्छौँ असी रुपियाँ केजी हजुर हजुर हजुर हजुर हजुर हजुर सिबी चाहिँ तपाईँको म त्यही हो म सत्तर चाहिँ गर्न सक्छु त्यहाँदेखिन्को चाहिँ सक्दिनँ नि ल हुन्छ हुन्छ

हरियो खोर्सानी पनि छ हजुर हजुर लाम्चे छ लाम्चे त तपाईँको एक सय रुपियाँ केजी पर्छ हजुर एक सय रुपियाँ केजी तपाईँले होइन ज्यादा पनि लानुभयो भने त बिहेको लागि हो भने त म मिलाइदिन्छु हाम्रो यो चाहिँ अब अहिलेको रेट भनेको नि है लोकललाई चाहिँ हजुर हजुर तपाईँले भन्यो भने त म साठी नै उता सिद्धै भन्छु नि साठी नै मिलाइदिन्छु नि हजुर होइन तपाईँको मिलाएर चाहिँ म तपाईँलाई म साठी दिन्छु